हजुर मैले धेरैवटा यस्तो पुस्तकहरू पढेको छु जो पढेँ पश्चात् चाहिँ म धेरै विचारोजनक बनेको छु र त्यसमा मेरो एउटा चाहिँ छन् त्यसलाई त्यो उहाँ एकजना नेपालको लेखकले लेख्नु भएको हो तर अङ्ग्रेजीमा लेख्नु भएको छ तर त्यसको तपाईँको अनुवाद नेपालीमा पनि तपाईँले पाउन सक्नु हुनेछ तर नेपालीको अनुवाद चाहिँ तपाईँको अलिक पछाडि भएको हो तर अङ्ग्रेजीको तपाईँको पुस्तक चाहिँ धेरै अगाडि आएको हो र लेखिएको पनि अङ्ग्रेजीमै हो र त्यसलाई चाहिँ अङ्ग्रेजीमा जोय अफ लिभिङ भन्छ नेपालीमा चाहिँ जुन चाहिँ अनुवाद आयो त्यसमा जिउनको मजा भनेर चाहिँ आएको छ र मलाई त्यो पुस्तक पढ्दा चाहिँ मेरो जीवनशैली नै धेरै बद्लिएर गयो किनभने त्यसमा तपाईँको अङ्ग्रेजीमा भनौँ भने कम्प्यासन भनेको छ कम्प्यासन भन्ने एउटा शब्द सिकाइन्छ र नेपालीमा करुणा पनि भन्छ र मैले करुणा शब्दहरू त सुनेको थिएँ तर त्यसलाई कसरी आफ्नो जीवनमा प्रयोग गर्नुसक्छु एकदम सठिक प्रयोग कसरी गर्न सकिन्छ र करुणा को करुणा चाहिँ खासमा के हो तपाईँको यसमा धेरै राम्रो बुझ बुझाउनु भएको छ र त्यो छोडेर धेरैवटा तपाईँको त्यो छोडेर अब धेरैवटा अरू चिजहरू पनि यसमा सिकाइन्छ जसमा मेडिटेसनहरू ध्यान ध्यान गर्न तपाईँको सिकाइएको छ र तपाईँको मनलाई कसरी स्थिर र समथर राखेर चाहिँ तपाईँ आफ्नो जीवन जिउन सक्नु हुनेछ त्योहरू सिकाइएको छ र मेरो जीवनमा चाहिँ त्यो पुस्तकले चाहिँ सबै भन्दा धेरै ठुलो के भन्नु तपाईँलाई सबै भन्दा धेरै ठुलो एउटा बद्लाउ ल्याएको छ ठुलो मेरो सोचमा पनि धेरै बद्लाउ आएको छ म यसरी जीवन कसरी हेर्ने गर्थे अहिले कसरी गर्छु त्यो सबै तपाईँको बद्लिएको छ र म क्लबमा त कहिले पनि थिइनँ म स्कुल पढ्दा चाहिँ म एउटा रिडर्स क्लबमा थिएँ र यहाँ कलेज पढ्दा चाहिँ म लाइब्रेरीमा धेरै जाने गर्थेँ र क्लबहरू मैले कहिले पनि जोइन कहिले पनि मैले त्यसको भाग बन्न चाहिँ सकिनँ